हेलो ए साथी पो विजय बोलेको हौ ए अन्त के हो कसो गर्दैछौ हौ साथी मैले त्यहाँ तपाईँको विजय स्टोरमा एउटा सर्ट किनेको थिएँ सर्ट पनि एकदमै राम्रो रहेछ प्राइस पनि एकदमै रिजनेबल र यो गरम महिनामा एकदमै शीतल हुँदोरहेछ र तिमी पनि किन है त्यहाँ सर्ट सकिनलागेको छ आएर किनिहाल है साथी